हजुर निकिता मिस हजुर भन्नु होस् न हजुर ए यता त अलिक ठिकै चल्दैछ उयो तपाईँको उयो तपाईँलाई उयो दिएको छ है अब तपाईँहरूको स्टुडेन्टलाई त अब दुइवटा डान्स दिएको छ हौ एउटा मारुनी डान्स र एउटा लोकल डान्स दिएको छ अनि यहाँ त यहाँ गर्दैछ नानीहरूले गर्न त एरेन्जमेन्टहरू हेर्दैछु हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर डेकोरेसनहरू गर्दैछ उयोहरूले गर्दैछ सिनियर्सहरूले गर्दैछ कि म हेर्दैछु उनीहरूलाई हो उनीहरूले गर्नु हुँदैछ हजुर हुन्छ हुन्छ हुन्छ गर्दैछ नानीहरूले गर्न त कि सबैले गर्दै नै छ हजुर यो अब चिल्ड्रेन्स डेको गर्नु पर्छ हो यो मजाले मजाले अर्गनाइज गर्नु पर्छ स्कुलमा हो अन्त उयो त्यो उयो उयो चाहिँ के गर्ने अन्त स्कुलमै यता स्कुलमै गरौँ न अन्त ल हजुर गर्नु पर्छ अनि उयो मिस उयो ड्रेसहरू चाहिँ सबै मिल्यो उयो नानीहरूको लागि अब त्यो डान्स गर्नेहरूको लागि अर्नामेन्ट्सहरू जस्तै ए ए हजुर गर्नु पर्छ हजुर उयो नानीहरूको लागि त अब राम्रो गरिदिनु पर्छ अब नानीहरूले त्यत्रो मजाले गरिदिएको थियो अब हाम्रो टिचर्स डे त अब नानीहरूले न मजाले नै गरिदिएको थियो हो अनि अब तिनीहरूले अब अब त्यस्तै अब उनीहरूले नै अब सानो उमेरमै त्यत्रो खट्नु पर्छ अब हामीलाई त्यत्रो ठुलो टिचर्स डे मनाइदियो हो नानीहरूको लागि गर्नु पर्यो नि चिल्ड्रेन्स डे त होइन ए हजुर हजुर मैले मलाई भन्दै थियो कि हजुर गर्यो भने हुन्छ गर्दा त हुन्छ अब भनौँ न हजुर उयो गरौँ न पहिला चाहिँ कि मिस एउटा मिटिङ गर्नु पर्छ हो सबै टिचर्सहरू मिलेर अब नानीहरूको लागि अब के गर्ने भनेर हजुर डान्स त्यो अरू त भइहाल्छ होइन

हुन्छ हुन्छ मिस हुन्छ बसेर बात मारौँ न ल अब भेटेर हुन्छ हुन्छ हुन्छ हुन्छ